मो एउटा सानो जिल्लाबाट बोलिरहेको छु म मेरो दार्जिलिङ जिल्लामा सानो ठाउँबाट धर्म विषय केही कुरा गर्न चाहन्छु धर्म धर्म धर्म भनेकै सबै धर्म सबै एउटै हुन्छ धर्म धर्ममा सबै कुरा एउटै लेखेको हुन्छ प्रायः धर्म हामी प्रायः जस्तो धर्मामा हामी एउटै कुरा त्यही दोहोरिरहेको देख्छ धर्ममा हामीले के के देख्छ भन्दा धर्ममा हामी भगवान्प्रति निर्भर हुन्छ हरेक धर्मको विभिन्न भगवान्हरू छ पश्चिम बङ्गाल हाम्रो भारतमा त थुप्रै धर्महरू भए तापनि हाम्रो यहाँ पश्चिम सानो स्टेट पश्चिम बङ्गालमा पनि थुप्रै धर्महरू छ जसमा थुप्रै धर्महरूको नाम जस्तै तामाङ भोटे मुस्लिम मुस्लिम बिहारी बिहारी थुप्रै यस्तै क्रिस्टनिटी थुप्रै जातहरू फैलिएको छ धर्ममा हामीलाई सबैलाई माया मायासँग माया प्रेम सबैलाई प्रेम गर्नु अहिंसा नराख्नु हिंसा वा अहिंसा कहिल्यै नराख्नु अहङ्कार कहिल्यै नराख्नु अन्त आफ्नो मनि पद प्रतिष्ठाहरूप्रति कहिल्यै नलाग्नु भन्ने कुराहरू नै सिकाएको छ धर्ममा हामी सबैभन्दा ठुलो कुरा त भगवान्लाई देख्छौँ याँ हामी पश्चिम बङ्गालमा यो पोलिटिक्समा पनि धेरै धर्मले थुप्रै उयोहरू नि उयो गरेको छ जस्तै हाम्रो मुस्लिम मुस्लिम दा मुस्लिमहरू पनि हाम्रै उयो भए तापनि मुस्लिमहरूले निकै धर्ममा कठोर तिनीहरू कठोर हुन्छ धर्ममा मुस्लिमहरू नै प्रायः जस्तो कठोर हामी देखिन्छौँ हामी जस्तो यो नेपाली तामाङ यस्तोहरू चाहिँ त्यति कठोर नभए त सबैलाई सबैलाई मानिस मानेर हिँड्छ तर यो क्रिस्टनिटी मुस्लिमहरूले त्यति साह्रो त्यो तिनीहरूले त्यस्तो ध्यान दिँदैन तिनीहरूले खालि हाम्रो मुस्लिम अघि बढ्नु पर्छ क्रिस्टनिटी नै फैलिएर जानु पर्छ त्यही कुराहरूमै तिनीहरू अहले पनि निर्भर भइरहेको छ अहिले हामी एक्काइसौँ शताब्दी सालमा छ र पनि तिनीहरूले त्यस्तै सोचहरू राखिएको छ त्यो सोँचलाई चाहिँ हामी सुधार्नका लागि चाहिँ यही धार्मिकहरूलाई चाहिँ धार्मिक कुरालाई अलिक अब पुरै त होइन धार्मिक पनि चाहिन्छ जीवनमा तर पनि अलिअलि गर्दै यसलाई मान्नु चाहिँ हुँदैन त्यो कठोरवादी चाहिँ मान्नु हुँदैन धर्ममा हाम्रो उयो राजनीतिहरूमा थुप्रै प्रभाव पारेको छ जस्तै अब हाम्रो मुस्लिम भाइहरूले मुस्लिम दाजु भाइहरूले भन्छ कि अब भोट हाल्नु तिनीहरूको पनि अधिकार त छ इन्डियामा भारत पश्चिम बङ्गालमा र पनि तिनीहरूले अब मुस्लिम भाइहरूलाई नै अघि बढाउनु चाहन्छ तिनीहरूले अब उयो खै मुस्लिम जातलाई खालि अगाडि बढाउनु कोसिस गराउँछ जहिल्यै जहिल्यै पनि तर त्यस्तो धर्ममा त्यस्तो चाहिँ अहँ हुनुहुँदैन किनभने धर्म भनेकै अब अब राम्रो भगवान्को कुरा हो भगवान्ले कहिल्यै अब छुटा छुटाउनु सक् भगवान्ले कहिल्यै छुटाउँदैन तँ यस्तो तँ यस्तो तँ अर्को धर्म भनेर भगवान्ले सबै एउटै चाहन्छ धन्यवाद